दाजु मलाई पिकनिक जानु थियो र तपाईँको घरमा त एउटा सानो गाडी रहेछ र ठुलो गाडी पनि रहेछ र सानो गाडीको दाम चाहिँ कति लिन्छ रिजर्भ जाँदा र ठुलो गाडीको दाम चाहिँ कति लिनुहुन्छ रिजर्भ जाँदा मलाई भन्नुहोस् न ल